माछा भन्नु बित्तिकै मलाई मन पर्दो चाहिँ त्यही इलिस भन्ने पहिलाको त्यो माछा थियो हामीले खाने गर्थ्यौँ सानोदेखि नै र अहिलेसम्म मलाई इलिस माछा चाहिँ मन पर्छ त्यसमा अब माछाको मैले जानेको चाहिँ त्यही हो रहु माछा कत्ले माछा त्यो के अरे मागुर असले भन्ने खोलामा यहाँतिर पनि पाइन्छ त्यो माछाहरू छ छन् अन्त तीमध्येमा अब कतिवटा राम्रो चाहिँ एउटा स्वादिष्ट माछा चाहिँ जिउँदै बेच्छ बजारमा मागुर त्यो चाहिँ मलाई त्यो पनि मन पर्छ कतिवटा सामान्य मानिसहरूले यहाँका जति पनि छन् तिनीहरूले पनि यी माछाहरू नै रुचाउने गर्छ अन्त त्यसमा अब के कसो त्यो बजारमा कतिवटा त्यति ताजा माछाहरू पनि भेटिँदैन र जतिपनि अब हामीले चाहिँ सिधा सप्लाई भइसकेको माछाहरूलाई चाहिँ हामीले पायौँ भन्देखिलाई चाहिँ त्यो माछाहरूलाई पनि स्वाद लाग्छ माछाले चाहिँ धेरै नै एउटा शरीरमा राम्रो गराउँदो रहेछ भन्ने कुरा चाहिँ मैले खाना रुचाउने जस्तो मलाई लाग्छ प्राय प्राय त हामीले महिनामा हामी एकपल्ट माछालाई चाहिँ हामीले खाने गर्छौँ तर भरपर्दो र त्यो आफ्नो इच्छा लग्दा चाहिँ भेटिँदैन कतिवटा बजारमा र अहिलेको मान्छेहरूले खाना रुचाउनुको निम्ति चाहिँ बिशेष अहिले त्यो बजारमा आएको चलती माछा नै त्यो बचुवा भन्छ काँडा बिनाको त्यो त्यो खाने गर्छ जस्तै हामीले पनि काँडा छैन भने चाहिँ एकदमै त्यसलाई चाहिँ केलाउनु पर्दैन भनेर सजिलो लाग्छ र प्राय प्राय गाउँ बस्तीमा चाहिँ हामीले त्यही माछाहरू लाई नै मान्छेले खाएको देख्दछु देखेँ